कालिम्पोङमा यसको विकल्पहरू धेरै छन् जस्तो कि होमस्टेहरू भयो उ त्यो होमस्टेहरू भयो अनि तपाईँको होटेलहरू भयो अनि पेङ्गेस्टहरू भयो र यहाँ अहिले यी कुरोहरूमा धेरै किसिमको उपलब्धीहरू गर्न सकेको छ किनभने यसले गर्दाखेरि यहाँको इम्प्लोइमेन्टहरूको लागि राम्रो हुन्छ भएर जान्छ अनि यसले गर्दा यो विकल्पहरूले गर्दाखेरि हाम्रो यहाँनिर टुरिज्मको पनि डेभलप भएर गएको छ अनि यहाँनिर बाहिरबाट पढ्न आउनेहरूको लागि पनि यहाँ धेरै विकल्पहरू छ यहाँनिर धेरै उ त्यो के हरे ज जग्गाहरू छन् अनि जस् त्यसले गर्दाखेरि यस जग्गाहरूमा हाम्रो होमस्टेहरू देखि बाहेक यहाँनिर अरू के पो छन् यो के हरे होस्टेलहरू पनि छन् र होस्टेलहरूले गर्दाखेरि यहाँनिर गाउँको अनि धेरै जग्गाहरूको उन्नति भएर गएको छ र यो यसले गर्दाखेरि हामीलाई यहाँनिर धेरै उत्यो नाफाहरू भएको छ